हाम्रो क्षेत्रहरूमा खोइ नजिकै क्षेत्रहरूमा चाहिँ सौन्दर्य भन्ने चाहिँ अब छनु त थुप्रै छन् यहाँ आबो पुरा पुरी नाम लिऊँ भने पनि अब सकिँदैन निकै थुप्रै छ हाम्रो कालिम्पोङका कालिम्पोङमा पहाडहरू छ नदी छ पोखरीहरू छ त्यस्तै के के थुप्रै छन् घुम्ने जग्गा चाहिँ अब यहाँ मेन त अब उहिलेदेखिको चलेर आएको त अब डेलो दुर्पिन हो अहिले दुर्पिन भन्दा पनि डेलो निकै चर्चितमा आइसकेको छ डेलो खुबै सुन्दर सुन्दरताले ढाकेको छ त्याँबाड रमितहरू पनि देख्न पाइन्छ सबै त्योभन्दा पनि आजकल अहिले अलिकति निकै भएको चाहिँ नि सिन हेर्ने जग्गा चाहिँ पन्बू भन्ने जग्गा छ पन्बू कालिम्पोङबाट त्यही चालिस पचास चालिस किलोमिटर टाढो छ पहाडको बाटो एक डेढ घन्टा ढेड घन्टा त लागिहाल्छ गाडीमा त्यस्तो जग्गाहरू थुप्रै छन् सौन्दर्यमा एकदम राम्रो राम्रो जग्गा हो तिनीहरूरू अन्त अर्को कुरा नोक डाँडा भन्ने जग्गामा चाहिँ एउटा झिल बनिएको छ नयाँ अहिले चार पाँच बर्ष भयो होला बनिएको झिल छ त्यो झिल पनि एकदम सौन्दर्यमा राम्रो छ हेर्दामा त्यहाँ अब मान्छेहरू थुप्रै हुन्छन् प्रायः जस्तो जाने त्यो छ अन्त एउटा पुरानो सौन्दर्य हेर्ने जग्गा चाहिँ कफेर हो कफेर पनि राम्रै छ लाबा राम्रै छ कफेरदेखि अलिकति उता गयो भने एउटा डाबलिङ डाँडा भन्छ त्यहाँ एउटा राम्रो पोइन्ट निकालिसकेको छ डाबलिङबाट सनराइजिङहरू हेर्नु पाइन्छ त्यहाँबाट सनराइजिङहरू मधेसहरू उँधो सोलिड देखिन्छ बाख्राकोटहरू सिलगढी डुवर्सहरू सिलगढी भन्दा पनि डुवर्सहरू देखिन्छन् त्यहाँबाट राम्रो यस्तो सौन्दर्य जग्गाहरू त अब कालेबुङमा अनगन्ती नै छ जानु पऱ्यो भने त यो मनसङ भ्युहरू छ मनसङ भ्युबाट आमामा यति दामी देखिन्छ

र अलगडा अलगडा राम्रै छ पेदुङहरू राम्रै छ घुम्ने र एउटा अझै थुप्रै निक्लिएको छ हौ यस्तो अरू कि नाम पनि त्यत्ति आउँदैन भन्नु हो रिसब भन्ने जग्गामा पनि एउटा भ्यु पोइन्ट छ त्यहाँ होटेलहरू थुप्रै छ यत्ति दामी बनाएको छ त्यो जग्गा त्यसले गर्दाखेरि त्यो एरिया पनि अहिले टुरिस्टहरूको थाकको थाक हुन्छ अनगन्ती हुन्छ टुरिस्टहरू गन्नु पनि भ्याइँदैन गाडीहरू गन्नु भ्याइँदैन त्यति साह्रो छ अन्त टिस्टा रेली रेलीमा आममामा यति मैदानहरू यति मन मजाले मान्छेहरू घुम्न जान्छ रेली झरनाहरू झरना भन्नाले झरना चाहिँ त्यत्ति साह्रो छैन यहाँ मैदानहरू छ थुप्रै त्यस्तै छन् हौ